भारतको इकोनमी चाहिँ अलिक रा अहिले राम्रो भएको छ अब पहिला त अब हामीलाई पैसाको दुःखै थियो अहिले चाहिँ अब पैसा चाहिँ हामीले देख्छौँ तर अब के भन्छ महँगाई बढ महँगाई बढेको कारणले अब त्यस्तै छ अब यसलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीलाई अब छ त्यस्तो उपायहरू माथि टुरिजमहरू छ टुरिस्ट लजहरू छ बनिएको छ धेरै अब बारी खेतीहरू छ

चियाबारीहरूबाट पनि अँ हुन्छ पैसा त्यही हो हाम्रो अब खेतीबारी चियाबारी त्यसबाट चाहिँ अब हामीलाई यसलाई अगाडि सार बढाउने कोसिस गर्दैछौँ